ए हेलो ए हजुर सुन्नुहुँदैछ रिदम रिदमको आमा बोल्नुभएको ए हजुर म रिदमकै टिचर है सर बोलिरहेको छु र विस् विशेषगरि ए नमस्कार विशेषगरी तपाईँलाई फोन गर्नुको कारण चाहिँ है यसपालि जुन चाहिँ फर्स्ट युनिट टेस्ट थियो है स्कुलको र के भन्छ हुनु त स्कुलमा यो तपाईँको छोराले राम्रै गरेको छ तर अब धेरैवटा हामीले प्रब्लमहरू पनि देख्न सक्यो त्यो चाहिँ के हो भन्दाखेरि अब हाम्रो चाहिँ विशेषगरी सुन्नुहुँदैछ है मलाई हजुर सुन्नुहुँदैछ है विशेषगरी अब नानीको के भन्छ हाम्रो चाहिँ के छ भने हाम्रो चलन चाहिँ बेसी चाहिँ अब इङ्लिसमा हामी फोकस गर्छौँ है इङ्लिस हो इङ्लिस मैले नराम्रो भन्नु चाहेको हैन इङ्लिस राम्रै हो तर अब हामीले हाम्रै बास भाषा है नेपालीलाई चाहिँ अलिकति राम्रोसँग ध्यान दियो भने चाहिँ भोलिको दिनमा गएर हामी लाई पनि धेरै सजिलो हुन्छ र नेपाली अलिकति विक छ तर पनि पास त भएको छ है र अरू विशेषगरी म्याथहरू पनि अलिकति कमजोर रहेछ र विशेषगरी तपाईँ नानीलाई के ट्युसनहरू गराउनुहुन्छ

ए घरमा गाइड गर्नुहुन्छ है अच्छा विशेष गरेर अन्त नानीको अरू के कस्तो खेलकुदमा पनि राम्रै रहेछ है कतिको सपोर्ट के तपाईँ नानीलाई कतिको सपोर्ट गर्नुहुँदैछ हौ गर्नुहुन्छ खेलकुदमा पनि हजुर हजुर हजुर हजुर होइन हामी त्यो त अवश्य नै हेर्छौँ कि हजुर अब विशेषगरी हजुर ए हुन् हुन्छ त्यो म म तपाईँलाई भन्छु नि अब उसको इच्छा अलिक फुटबलतिर पनि रहेछ यसो फुटबलमा पनि अब उसलाई अलिकति प्र्याक्टिस गरायो र उसलाई अलिकति ध्यान दियो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो पनि लाग्यो मलाई है विशेषगरी परिवारबाट पनि विशेषगरी छोरा छोरीले चाहिँ अब एउटा सपोर्ट चाहिँ गर्नुपर्छ जस्तो लाग्यो मलाई खेलकुदमा पनि किनभने अब हाम्रो नानीहरूलाई अब प्यारेन्ट कतिपय ठाउँमा देखेको छु कि खेलकुदमा अब बेसी ध्यान दिनु लाउँदैन है र त्यही भएर कति फेरि पढाई पढाईलाई मात्र फोर्स गरिरहेको हुन्छ नि त पढाईसँगसँगै खेलकुद पनि गऱ्यो भने अब धेरै राम्रो भएर जान्छ जस्तो लाग्यो मलाई चाहिँ कि र विशेषगरी हुन्छ हुन्छ हुन्छ हुन्छ हाम्रो हुन्छ अन्त म त्यसको लागि तपाईँलाई फोन गरेको थिएँ अहिले राखेँ है तपाईँलाई पिछे बात गर्छु नि ल हुन्छ हुन्छ